प्रथम शिक्षाको बारेमा बोल्नु पर्दाखेरि चाहिँ शिक्षाको जुन स्तर अहिले दार्जिलिङ जिल्लाका युवाहरू होइन युवाहरू नभएर नानीहरूको चाहिँ अब सन्दर्भको कुरा गर्छौँ हामी प्राइमेरी एजुकेसनदेखि नै एजुकेसन चाहिँ आई डोन्ट थिङ्क इच इट्स एडुक्वेट हुन्छ नि जुन प्रकारको शिक्षा दिइरहेको छ होइन त्यो चाहिँ पर्याप्त छ जस्तो चाहिँ लाग्दैन मलाई किन भन्दाखेरि अब कम्पिटिसनमा प्राइभेट स्कुल्स साथै बट् म यो चाहिँ सरकारी गभर्मेन्ट एडेड स्कुलहरूको बारेमा कुरा गरिरहेको छु होइन जस्तो आइएससिई सिबिएसइहरूको स्कुल जुन चाहिँ विज इज प्राइभेटली रन होइन द्याट्स नट एडेड बाई द गभर्मेन्ट अन्त त्यो स्कुल त्यो स्कुलहरूमा चाहिँ शिक्षा यस्तो राम्रो छ अब त्यो जुन प्रकारको एउटा सरकारी स्कुलमा दिइरहेको छ त्यसको तुलनामा चाहिँ राम्रो छ भन्नु खोजेको मैले अन्त अनि के चाहिँ छ भन्दाखेरि चाहिँ शिक्षामा जुन त्यो एउटा त्यो स्तर हुन्छ होइन त्यो स्तर एकदम एकदम धेरै घटेर गएको छ किनभने म अहिले हेर्छु होइन अन्त त्यो मात्रै होइन अब म जुन स्कुल पढेँ मैले जुन शिक्षा लिएँ जुन संस्थाहरूबाट शिक्षा लिएँ त्यो यहाँसम्म आई पुग्दाखेरि चाहिँ मलाई त्यो चाहिँ पर्याप्त लाग्दैन मलाई त्यो कुराले गर्दाखेरि चाहिँ अब अहिले वर्ल्ड यस्तो चेन्ज भएर गएको छ होइन इट्स भेरी कम्पिटिटिभ अन्त त्यहाँनिर आई पुग्दाखेरि चाहिँ हामी कम्पिटिसनै दिनु सक्दैन अनि त्यो कारणले गर्दाखेरि चाहिँ म आफ्नै पर्सनल एक्सपिरियन्सको साथमा यो भन्न सक्छु कि यो शिक्षाको स्तर चाहिँ एकदम नराम्रो छ होइन अनि रोजगारीको त कुरा नगरौँ रोजगारी त झन् अब यति यति नराम्रो स्तर छ यसको भन्नै सक्नु हुँदैन एउटा सानो सानो कुरामा पनि पोलिटिकल इन्भोल्भमेन्ट होइन अब एकदम चल्ती कुराका हुन्छ नि पोलिटिकल्ली इन्भोल्भमेन्ट हुन्छ नेता भेट्नु पर्ने के टाइपको हो त्यस्तो छ वास्तवमा यो पनि हो तर मलाई चाहिँ लाग्छ एउटा पोलिटिकल डिफल्ट चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ हाम्रो आफ्नै एउटा अटोनोमस पोलिटिकल बडी नहुनु गभर्नेन्स गर्ने हाम्रोमा त्यो पावर नहुनु चाहिँ एउटा मुख्य कारण लाग्छ होइन अन्त अटोनमी हुनु पर्छ भन्ने नि हाम्रो होल सिस्टममै इकोनोमीमा एजुकेसनमा त्यसको चाहिँ मलाई कमी लाग्छ त्यही कारणले गर्दाखेरि हुनु सक्छ र अरू पनि केही अब कारणहरू हुनु सक्छ जुन अब यति छोटो समयमा भन्न नमिलिहाल्नु सक्छ अनि नतृत्वको सन्दर्भमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ नेतृत्व चाहिँ कस्तो चाहिएको छ हामीलाई एक्चुली नेता बनाउने मान्छे लिडरसिप लिडर बनाउने मान्छे भनेको त ग्रासरुटको ग्राउन्ड लेवलको मान्छेहरू हो तर यो कुरा चाहिँ हामीमै सीमित छ हेर्नु होस् सम्पूर्ण ती खटिखाने जनता होइन मजदुर जो ग्राउन्ड लेवलमा चाहिँ जो रुट छ जो के भन्छ त्यो ग्रास रुट छ यिनीहरूमै भर पर्ने कुराहरू हो